अब हामीले अब फुटबललाई चाहिँ अब पहिलाको जमानाको फुटबल अब त्यो त्यस्तो अब फुटबलको त्यो अब उयोहरू हेरेर चाहिँ अहिले चाहिँ अब निकै अब चेन्ज भइसकेको छ होइन होइन अब पहिलाको जमानामा चाहिँ के हुन्थ्यो भन्दाखेरि गाउँ गाउँमा अब त्यस्तो अब फुटबल म्याचहरू हुने गर्थ्यो होइन र अहिले चाहिँ के हुन्छ भन्दाखेरि अहिले चाहिँ अब हामी आफ्नो फोनमै हेर्ने गर्छौँ इन्टरनेसनल म्याचहरू होइन वर्ल्ड कपहरू फोनमै हेर्ने गर्छौँ त्यस्तो अब त्यस्तो फुटबलतिर चाहिँ अब त्यस्तो अब त्यस्तो म्याचहरूतिर चाहिँ गएर अब त्यस्तो जाने गर्दैनौँ अहिले होइन एउटै र टुरिजमको कुरा गऱ्यो भने चाहिँ टुरिजम चाहिँ अहिले अब निकै डेभ्लप भएको छ पहिला हेरी होइन र अब पुरा बेसी डेभ्लप भएको छ अब पहिलातिर गाडी पुग्ने जग्गाहरू हुँदैन थियो र अहिले चाहिँ गाडी बाटोहरू सबै बनिएको छ र अहिले चाहिँ टुरिजम चाहिँ पुरा डेभ्लप भएको छ